मैले जानेका अन्य भाषाहरूसित नेपाली भाषाको तुलना हुन्छ जस्तो लाग्दैन मलाई किनकि नेपाली भाषा एउटा हाम्रो भाषा हो यो भाषासँग कुनै भाषाको पनि तुलना लाग हुन्छ जस्तो लाग्दैन मलाई